मलाई लाग्छ हुनु त म अब भर्खर उम्रिँदै गरेको लेखक हुँ र अरूसँग फरक चाहिँ के लाग्छ भनेपछि मैले जुन चाहिँ मैले कुरा सोचेको हुन्छु त्यो जुन चाहिँ कुरा सोचेर लेखेको हुन्छु त्यो कुनै अरूलाई ठेस पार्नु या व्यङ्ग्य हान्नु हुँदैन त्यो मेरै आफ्नो जीवनी या आत्मकथासँग रिलेटेड हुन्छ मेरो आफ्नै एक्सपिरियन्ससँग मेरो आफ्नै हुन्छ नि त्यो भाव मेरो आफ्नै एक्सपिरियन्सको हिसाबले म लेखेको हुन्छु है मलाई चाहिँ त्यहाँ चाहिँ मलाई लाग्छ कि किनभने धेरै लेखकहरूले चाहिँ अर्काको एक्सपिरयन्सहरू लेख्छ है अर्कासँग तुलना गरेर लेखेको हुन्छ अर्कालाई व्यङ्ग्य हानिरहेको हुन्छ मेरो चाहिँ त्यस्तो हुँदैन अन्त मैले सुधार गर्नु पर्ने कुराहरू चाहिँ जस्तो मैले नेपालीमा लेख्दाखेरि सुधार गर्नुपरेको हुन्छ म इङ्ग्लिसमा ग्र्याज्युएट भएर पनि हुन सक्छ धेरै सा टाइममा मैले मैले चुनेको कार्बेजहरू पाउँदिन यस्तो त्यतिबेला म मेरो इङ्ग्लिसकै शब्दहरू जुन चाहिँ मान्छेलाई जन् जनसमुदायहरूलाई अलिक इङ्ग्लिस थाहा हुन्छ त्यही वर्ड्सहरू लाइदिने गर्छु त्यही शब्दहरू प्रयोग गरिदिने गर्छु र यसमाथि चाहिँ म अलिक काम गर्ने प्रयास गर्दैछु